मेरो बगैँचामा मैले उमार्नु खोजेको अ अनौठो चिजचाहिँ के भने प्रायः प्रायः अरू त सबै साग सब्जी भई नै रहेको छ तर मलाई चाहिँ एउटा अनौठो चिज चाहिँ के उमार्नु इच्छा छ भने मैले ड्र्यागन फ्रुट र ब्ल्याक पेपरको चाहिँ मैले मेन अब फस्टाउने कोसिस गर्दैछु किनभने मैले ड्र्यागन फ्रुट लाएको छु तर अब स्टिल म सिक्दैछु मतलब यसको खास खेती कसरी गर्न सकिन्छ भनेर मैले म युट्युबबाट अरू कहाँ कहाँबाट हेरेर मैले प्रायः अब सिक्दैछु त्यसको बारेमा के गर्नुपर्छ भन्ने कुरा ब्ल्याक पेपर त मेरो छ तर अब यस्तो फस्टाएको छैन ब्ल्याक पेपर मेरो छ मोटामोटी अब पन्ध्र बिस झ्याङ तर अब त्यसलाई कसरी अब फस्टाउनु हो कसरी गर्नुपर्ने भन्ने कुरो मैले स्टिल म सिक्दैछु मैले गर्दैछु र मेरो अब मतलब चल्दैछ त्यसको मेरो खेती बिस्तारोसँगले र ड्र्यागन फ्रुटको पनि मैले हेर्दैछु कसरी जान्छ हेर्नु लगाइ चाहिँ राखेको छु